खाना पकाउँदा हामी के सावधानी गर्छौँ भन्दा चाहिँ पहिला हामी ग्यासमा खाना पकाउँदाखेरि चाहिँ रेगुलेटर चेक गर्छौँ अनि खाना पकाउँदा नाइलोनको लुगाहरू हैन प्लास्टिकको चिजहरू वरिपरि राख्नुभएन हामी त्यसमै सावधानी गर्छौँ अनि ग्यास खाना पकाइसकेर ग्यास निभाएर हामी रेगुलेटर चेक गर्छौँ अनि अब त्यस्तै गरी पहिला पहिला अब त फ्रिज पहिला पहिला त अब ग्यास थिएन चुलामा थियो चुलामा पकाउँदा राम्रो थियो हैन अब अहिले ग्यास लिएको छ अब ग्यास हरेक घरमा ग्यास हुन्छ ग्यासको लागि सबैजना सावधान नै हुनुपर्छ हैन के हो कसो हो सबै जान्नुपर्छ अनि ग्यासले चाहिँ धेरै अब मान्छेलाई धेरै हानि पनि गरेको छ ग्यास चलाउनु जान्नुपर्छ अनि खाना पकाउँदा हैन ग्यासको छेउमा के चिज राख्नु हुँदैन भन्ने कुराहरू यो पनि जान्नु जरुरी नै छ अनि फ्रिजहरू भयो हैन यो फ्रिजहरूको दिन अब छ अब हेरिरहनुपर्छ सफा गरिरहनुपर्छ जस्तो अब राइस कुकरहरूमा हैन खाना पकाउँदा अब यो कुराहरू पनि ध्यान दिनुपर्छ लाइटको हैन खाना पकाउँदा अनि मिक्सरहरू भयो हैन अहिले त धेरै सुविधा पनि आएको छ हैन तर यही कुराले पनि धेरै हानि गरेको छ अनि सावधानी अब हामी रेगुलेटर लाइटहरू हामी फ्रिजलाई पनि हेरेर हामीले लाइटहरू पनि हेरेर हामीले अ अफहरू गर्नुपर्छ हैन यो कुरामा जान्नुपर्छ हामीले